र मैले चार पाँच दिनअगाडि चाहिँ एउटा प्यान्ट किनेको थिएँ कालो प्यान्ट मनपरेर राम्रो अहिले चाहिँ जारा एकदमै फेमस तर ल्याएर मैले जब युटिलाइज गरेँ त्यसलाई दुईपल्ट लगाइसक्दाखेरि चाहिँ त्यसको जिप एकदमै नराम्रो जिपै राम्ररी नलाग्ने त्यसको बटन्जहरू पनि अलिक प्रब्लम देखेँ प्लस उ त्यसको स्टिचिङमा पनि अलिकति प्रब्लम देख्दाखेरि चाहिँ मलाई एकदमै अनसेटिस्फाई लाग्यो र नराम्रो पनि लागिरहेको छ